हाम्रो समाजमा दुर्गापूजाको अन्तिम दिनमा दु दुर्गा विसर्जन गर्ने दिनमा नृत्य हुन्छ नृत्य धेरैजसोले नृत्य प्रदर्शन गर्छ दुर्गामाता सेलाउनु जाँदा र सरस्वती पूजामा सबै नानीहरू नाचेर सबैलाई आफ्नो नृत्य प्रदर्शन गर्छन् नाच्ने भूमिका छ त्यहाँनिर सरस्वती पूजामा प्रायःजस्तो सबैजना नाच्छन् र हामी टिचर्स डेमा हामीले आफ्ना टिचरहरूलाई खुसी पार्नको लागि हामीले प्रायःजस्तो विभिन्न प्रकारको डान्सहरू सिकेर आएको हुन्छ नृत्य गरेर त्यहाँनिर पनि प्रदर्शन गर्छौँ हामी र हामी चिल्ड्रेन डेमा पनि चिल्ड्रेन डेमा पनि टिचरहरू नाचेर चिल्ड्रेनहरूलाई प्रदर्शन गराइरहेको हुन्छन् धेरैजसो नाच्नुमा हामीलाई सबै खन्डमा सबैतिर हामीलाई नाच्नुमा एक एकवटा एक एकवटा प्रदर्शन गर्नु भूमिका देखाउने मौका मिल्छ